हाम्रो गाउँमा चाहिँ यो खोर्सानीहरू है पिस्नुको निम्ति चाहिँ महिलाहरू भेला हुँदैन है अनि समाजमा बिहा कार्य मरौ कसैको केही कामहरू छ भने सघाउनुको निम्ति चाहिँ महिलाहरू जब भेला हुन्छ है तब चाहिँ सक् सघाउनुको लागि चाहिँ भेला हुन्छ मसाला पिस्नु भयो है केही काम सघाउनु भयो है त्यस्तोहरूको निम्ति चाहिँ धेरै भेला हुन्छ है बिहा कार्यमा झन् बेलुकादेखिको लिएर है बिहान पनि बिहानै कामहरू सघाउनुको निम्ति महिलाहरू थुप्रिरहेको हुन्छ है महिलाहरूले धेरैवटा कुराहरूमा कामहरू सघाउँछ है मसाला पिस्नुहरू त भइ गयो है अन्त काट् सब्जीहरू काट्नुहरू भयो केलाउनु दालहरू केलाउनु चामलहरू केलाउनु धेरै धेरै कामहरू गर्छ है महिलाहरूले चाहिँ त्यस्तोहरू भएर कामहरू गरिदिन्छ है भेलाहरू भएर काम गरिदिन्छ अन्त मरौमा पनि भयो है महे मरौमा झन् मेन गरेर महिलााहरू थुप्रिएका हुन्छन् है आएको मान्छेहरूलाई याद गर्नु भयो है त्यस्तोहरूको लागि निम्ति काम गर्नुको निम्ति भेला भएको हुन्छ